मेरो जीवनको सबैभन्दा गर्वको उपलब्धि चाहिँ के मान्छु भन्दाखेरि चाहिँ म मेरो बालबालिकाहरू सानै हुँदाखरि मेरो श्रीमान् बितेर जानुभयो अनि मैले मेरो दुःख गरेर मेरो नानीहरूलाई पढाएर नर्सरीदेखि फाइभहरूसम्म त्यहाँबाट सिक्स सेभेन उनीहरू पुगिसकेपछि चाहिँ उनीहरूले आफै दुःख गरेर गाउँ बस्तीमा खेताला पात गरेर आफ्नो स्कुलहरू पढ्यो अन्त स्कुल सकेर उसले कलेजमा भर्ना गर्यो तर कलेजको फीहरू भर्न नसक्दाखेरि चाहिँ उसले छोडेर एउटा सिभिक आठ नौ हजार पाउने होइन घरमा पनि उसले सहयोग गर्न सक्छु भनेर एउटा नोकरीमा लाग्यो त्यसपछि मलाई उसले त्यो अब पढ्नु नपाउँदाखेरि चाहिँ मेरो मन पुरा दुखेर आउँथ्यो भित्र कट्कट् खान्थ्यो मैले मेरो नानीहरूलाई राम्ररी पढाउन सकिनँ या उसले चाहेको जस्तो मैले जीवन उसलाई दिन सकिनँ भनेर तर भगवान्ले चाहिँ साँच्चै हाम्रोमाथि कृपा गर्नु भएको जस्तो चाहिँ मलाई लाग्छ किनभने उसले कलेज जस्तै छोड्यो त्यहाँबाट एक वर्षहरू जस्तो सिभिकमा गरिसकेर चाहिँ उसलाई सेनामा भर्ती भयो मेरो सानो छोराको सेनामा भर्ती भएपछि चाहिँ मलाई एकदमै गर्व लाग्यो किनभने एउटा यो भारत मा नै अब हामी अब भारतको नागरिकता भएको मान्छेले गर्दाखेरि उसले एउटा मौका आफ्नो भारत भूमिको रक्षा गर्ने मौका पाउँदा अनि यस्तो राम्रो एउटा काम गर्ने अवसर पाउँदा चाहिँ म आफूले आफूलाई एउटा गर्व मान्छु अनि मेरो छोराले गर्दा म एकदमै गर्वको उपलब्धिमा पुगेको जस्तो पनि मलाई लाग्छ मेरो जीवनभरिको दुःखको क्षणहरू चाहिँ मेरो छोराले मलाई गर्वित पारेर एकदमै खुसी बनाएको छ अनि जति पनि दुःख कष्टहरू गरेको थियो त्यसको फलस्वरूप चाहिँ हामीले राम्रो एउटा जीविका जिउनु पाइरहेको छौँ जस्तो मलाई लाग्छ अनि त्यो चाहिँ मेरो छोराले गर्दा हो अनि यो कुरालाई चाहिँ म एकदमै गर्वको उपलब्धि ठान्छु